बिहान उठेर म मुख सुख धुन्छु त्यहाँबाट अब बाख्रालाई घाँसपात गरेर दानासाना दियो अब कुकुरहरू पालेको छ कुकुरहरूलाई यसो साऱ्यो जग्गा त्यहाँ दिनभरि घाँससास काट्यो फुलमा पानी हाल्नु फुलहरू कहाँ सार्नु पर्नेछ कि के गर्नु पर्छ कि बाटोघाटो कहाँ कस्तो छ त्यहाँ बाटोघाटो सफा गर्छु त्यस्तै टाइम पास गऱ्यो दिनभरि अब बेलुका भएपछि फेरि अब त्यही हो यसो घाँसपात गऱ्यो खाना साना खायो थपक्क सुत्यो त्यति नै हो मेरो ड्युटी